हेलो तपाईँ सिलगढी शिवमन्दिरको स्विगी कम्पनीको डिलिभेरी इन्चार्ज बोल्नु भएको हो मैले आज गोसाइपुरबाट तपाईँहरूको कम्पनीद्वारा खाना मगाएको थिएँ है तपाईँको डिलिभेरी बोयको त कस्तो नराम्रो बेउरा पो रहेछ म फ्ल्याटमा बस्छु र मेरो फ मेरो थर्ड नम्बर फ्ल्याट हो होइन थर्ड फ्लोरमा मेरो फ्या फ्ल्याट छ र जब मलाई तपाईँको डिलिभेरी बोयको फोन आयो खाना डिलिभरीको लागि म तल बाटोमा नआउन सकेको कारणले मैले उसलाई माथि नै बोलाए उसले त मलाई धम्की दिँदै माथि आएको मेरो दैलोसम्म आएको त एक्स्ट्रा चार्ज लिन्छु पो भन्नुथाल्यो अनि तपाईँको डिलिभेरी बोयको बोल्ने तरिका र भाषाशैली पनि मलाई चाहिँ एकदमै खराब रहेछ एकदमै खराब लाग्यो हेर्नुहोस् यसरी उनीहरूले नराम्रो प्रकारको बेउरा देखायो भने भोलिको दिनमा हामीले तपाईँहरूलाई तपाईँहरूको कम्पनीहरूलाई तपाईँहरूलाई कसरी विश्वास गर्ने मान्छेलाई काममा लगाउँदा तपाईँहरूले एट लिस्ट उसको बेउरा आनीबानी त हेर्नुहोस् मेरो पनि त कामले गर्दाखेरि इमरजेन्सी कामले गर्दाखेरि नै म मुनि जानु नसकेको हो फेरि घरको दहिलोसम्म डिलिभेरी दिने त उनीहरूको काम नै त हो म फ्री भएको भए आफै आफै तल गएर कतै रेस्टुरन्टतिर गएर म खाना खाने थिएँ होला यसरी तपाईँहरूको कम्पनीलाई मैले विश्वास गरेर यसरी फोन गर्दाखेरि फोन गर्दाखेरि तपाईँहरूको डिलिभेरी बोईको यस्तो नकारात्मक बेउराहरू देखाउँछ भने त हामीलाई त एकदमै नराम्रो लागेर आयो आउँछ नि त मनभित्रबाट यसरी उनीहरूले एट लिस्ट फोन गर्दाखेरि के हो कसो हो राम्ररी बोली त दिओस् यसरी उनीहरूले रिसाउँदै बोल्नु उसको उसको रिस कहाँको रिस केमा बोल्छ उसले होइन उसको त्यो हामीसँग किन निकाल्नु हामी त एउटा कस्टमर हो हामीसँग त उनीहरूले राम्ररी बात मार्नुपर्ने हो नि त जे जसो भएपनि उनीहरूले यस्तो नराम्रो बेउरा देखाउनु थाल्यो भने त हामीलाई पनि त राम्रो लाग्दैन अन्तिममा चाहिँ के भन्नु चाहन्छु भन्दाखेरि चाहिँ हेर्नुहोस् तपाईँहरू मान्छेलाई काम दिँदाखेरि चाहिँ एकदम उसको पहिला बेउरा आनीबानीहरू चाहिँ राम्ररी हेर्नुहोस् नभए फेरि भोलिको दिनमा तपाईँहरूको कम्पनीमा चाहिँ यसरी कसैले विश्वास गरेर या फेरि कसैले पनि केही फुडहरू अर्डर चाहिँ गर्ने चाहिँ छ जस्तो चाहिँ मलाई लाग्दैन हेर्नुहोस्